हेलो सुजित भाइ तिमीलाई एकदम राम्रो धन्यवाद छ ल मलाई चाहिँ राति एमर्जेन्सीमा पनि सिलगढी स्टेसन एनजेपीमा पुऱ्याइदिनुभयो र त्यसमा के रे भाइले बहुत सहयोग पनि गर्नुभयो अनि भाडा पनि कम्ती लिनु भयो अनि यसमा धेरै धेरै एकदम धन्यवाद छ भाइलाई भोलि पर्सी म फेरि कलकत्ता पुगेर आउँदाखेरि नि भाइको नै म गाडी मगाउँछु त्यतिखेर चाहिँ भाइले लिएर आउनु नि ल त्यतिखेर त्यो कति पैसाहरू हुन्छ तिमीलाई अलिक कम्ती दिए पछि म सबै मिलाउनेछु भाइलाई अलिअलि तेल पनि लगाइदिन्छु ल धन्यवाद है भाइ एकदम राम्रो रहेछ भाइको ड्राइभिङ पनि राम्रोसँगले पुऱ्याइदिनु भयो म त एकदम ढुकढुक भइरहेको थिएँ रातिको बिचमा एकदम राम्रो रहेछ धन्यवाद है सुजित भाइ तिमीलाई एकदम धन्यवाद छ